स्कुलमा चाहिँ हामीले भिडियो भिड भिज्वलाइजद्वारा नै नानीहरूलाई सिकायो भने चाहिँ हामीले नानीहरूले छिटो सिक्नसक्छ र यस्तै आर्ट एन्ड क्राफ्टको बारेमा चाहिँ हामीले केही गरेर चाहिँ देखाएर नै सिकाउनुपर्ने हो र त्यही गर्यो भने चाहिँ नानीहरूले एकदमै छिटो टिप्नसक्छ नानीलाई पनि मजा आउनसक्छ त्यो हेर्दाखेरि र यसरी नै एनिमेसनहरूबाट या हुन्छ या केही तिनीहरूलाई इन्टरटेनमेन्ट गर्ने तरिकाले चाहिँ उनीहरूलाई सिकाउन सकियो भने चाहिँ एकदमै उनीहरूले पनि इन्ट्रेस्टिङ पाराले सिक्नसक्छ र अल्छी नमानी सिक्नसक्छ र मेरो त्यस्तै बाल्यकालको क्रममा मैले सिकेको भन्नपर्दाखेरि हामीलाई प्राइमरी स्कुलमा बुन्न सिकाउँथ्यो केही धागो हरूले बुन्न सिकाउँथ्यो र त्यो सि सिकायो सिकाउँदाखेरि हामीलाई एक एकजनालाई नै गुरुआमाहरूले त्यो आइकन हामीलाई उहाँले जस्तो गर्नुहुन्छ त्यसरी नै हामीलाई पनि गर्नु लगाउँथ्यो र त्यसरी नै अब मेरो बाल्यकालमा चाहिँ मैले बुन्न सिकेको थिएँ